हजुर म पाँचवटा अन्तर्राष्ट्रिय सहरहरूको नाम भन्नसक्छु एक नम्बरमा सिङ्गापुर दुई नम्बरमा मुम्बई तिन नम्बरमा लन्डन चार नम्बरमा दुबई पाँच नम्बरमा पेरिस